भाइ ए अघि तपाईँले हेलो अन्त अघि तपाईँले त्यही त मेरो साथी आयो कि अघि त्यो चाहिँ के गरिदिने अब मलाई खोजिदिने होइन त प्लम्बरहरू अब खोजिदिनु पऱ्यो त तपैाईँको हातमा त छ नि त मान्छे होइन हौ त्यो भाइ यस्तो नि त अस्ति दुई हजार त दिइसकेको छु होइन मैले हो दुई हजार दिइसकेको छु अब त कति जम्मा पाँच हजार दिनुपऱ्यो हो पाँच हजार पाँच हजार भनेपछि अब तिन हजार दिनुपऱ्यो एक दुई दिन महिना मोरेर दिँदा हुँदैन तर मलाई ढिलो हुन्छ नि त फेरि होइन त्यो त हो कि अब किनभने मेरो अब भोलिदेखि सोह्रसराद लाग्छ होइन नुहाउने धुवाउने कामहरू हुन्छ मैले भनिहालेँ त घरमा प्रब्लम हुन्छ फेरि पाहुनापातहरू पनि आउँछ अब छोरीहरू पनि छुट्टीमा आउँछ हो अन्त त्यसले गर्दाखेरि त अब घरमा नुहाइ धुवाइ गर्नुपऱ्यो अन्त त्यसले गर्दाखेरि त अब पूजा लगाउँ भन्दैछु अन्त तपाईँले अलिक उयो गरिदिनु पऱ्यो नि त हौ छिटो गरिदिनु पऱ्यो नि त हौ अँ

अँ भाइ सुन्दैछ

अन्त होइन हौ त्यो त ठिकै छ कि तपाईँ के भएको अन्त तपाईँले जसरी मिलाउनु पऱ्यो नि त अन्त होइन मेरो फेरि त्यहाँ पाइप मेरो लिक हुँदैछ नि त हौ त्यहाँ पाइप कि भाइ त्यो कुरा बुझिदिनुहोस् न यहाँ बाथरूममा पुरा लिक हुँदैछ हो अन्त त्यो ल ल अँ ल त यसो गर्नु न त भाइ भोलि हामी यसो गर्नु नि त भोलि हामी बेलुका भे म भेट्छु नि त भाइ आउनु नि त मेरोमा एकछिन स्कुटी लिएर ल हुन्छ भाइ